ए बैनी हैन दुधको दाम त हिजो अस्तिसम्मन् पैँसठ्ठी थियो अहिले त फेरि सत्तरी बनाउनु भएछ के भएर दुध हजुर हजुर

हजुर हजुर ए अनि त गाई मऱ्यो भनेर दुधको भाउ बढाइहाल्नुभएको अनि त हजुर अलिक ज्यादा बढाउनु भयो नि अलिकति यसो अब पैँसठ्ठी हो भने अब छैयासठ्ठी सड्सठ्ठीहरू बनाउँदा हुन्थ्यो नि तपाईँले त एकैचोटि पाँच रुपियाँ बढाउनु भएछ नि त दुधको दाम पनि ए ए अब हुन्छ अब हुन्छै भन्नुपर्यो नि अब अब सधैँ अब बैनीकोबाटै खाएको दुध अब पोहोरखेप अलिक दिनमा अब पिछे मिलाइदिन्छु भन्नुहुँदैछ हुन्छ अब त्यतिमा पनि म चलाउँदै गर्छु नि अब अरू जग्गाबाट त हामी त खादैनौँ बैनीकोबाटै खान्छौँ दुध त हामीलाई नि साह्रै छ त्यत्रो टाढोबाट ल्याउनुपर्यो घाँस काटनुपर्यो गाईलाई अब गाईलाई घाँस मात्रै दिएर हुँदैन त्यसको दाउन दिनुपर्यो पानी झरी हैन अब तिन अब हिउँद लागेपछि घाँस पनि पाउँदैन तपाईँलाई पनि छ नि तर अब एकैचोटि पाँच रुपियाँ बढ्दाखेरि चाहिँ मैले कुरा राखेको नि हुन्छ अब तेसै गर्नुपर्छ होला बैनीलाई पनि अब हामीले र्याख र्याख गर्नु पनि भएन अब तपाईँको दुःख हामीले बुझ् बुझिदिनुपर्यो तपाईँले अब हाम्रो घर घरमा दुध ल्याइदिनु हुँदैछ भने त हाम्रो पनि अब बैनीलाई सम्झिनुपर्यो नि अब एकपल्टको मात्रै हेर्नु भएन अरू बेलाको पनि हेर्नुपर्यो बैनीलाई हुन्छ हुन्छ हुन्छ